मेरो गाउँ एकदमै सानो भएकोले मेरो गउँमा पुस्तकालय छैन तर मेरो घरमा भने आफ्नै एउटा सानो भए पनि पुस्तकालय छ मलाई पुस्तकालयहरूमा उपन्यास कथा कविता पढ्नु रुचि लाग्छ यस्का साथै जुन चाहिँ अकाडेमिक फिल्डमा काम लाग्ने पुस्तकहरू हुन्छ ती पुस्तकहरू पनि पढ्नुमा एकदमै रुचि छ